मलाई चाहिँ बालकहरूलाई नेपाली भाषा सिकाउनु एकदमै महत्त्वपूर्ण लाग्छ कारण आहिले जस्तो आहिले प्रायः जसो नानीहरू चाहिँ अङ्ग्रेजी मिडियम स्कुलहरूमा मात्रै भर्ना गर्ने गर्छ जहाँ चाहिँ उनीहरूलाई केवल अङ्ग्रेजी मात्र बोल्न सिकाइन्छ त्यहाँनिर उनीहरूलाई नेपाली भाषा बोल्न एकदमै मनाही हुन्छ है अनि आजको नानीहरूले चाहिँ नेपाली भाषा चाहिँ उनीहरूले बोल्न चाहिँ जान्दछ तर धेरै मात्रामा उनीहरूले लेख्न पढ्न चाहिँ एकदमै बिर्सिसकेको महसुस मैले गरेको छु अनि त्यही भएर चाहिँ आज नानीहरूलाई चाहिँ एकदमै जरुरी छ उनीहरूले हामी सोध्यौँ भनेदेखिलाई एउटा सानो वर्ण पनि उनीहरूलाई थाहा हुँदैन है अनि त्यसैकारणले चाहिँ आज नानीहरूलाई चाहिँ एकदमै जरुरी छ नेपाली भाषा सिकाउन किनकि पछिबाट हाम्रो ठाउँ गाउँ है हाम्रो नेपाली भाषा बोल्ने हामी हरेक दिनै हामी नेपाली भाषा बोल्छौँ तर मान नानीहरूको अवस्था चाहिँ यहाँसम्म पुगिसकेको छ कि उनीहरू केवल बोल्न मात्रै थाहा छ एउटा साधारण एउटा शब्दलाई उच्चारण गर्न दिए तापनि उनीहरूले त्यो शब्दलाई उच्चारण गर्न एकदमै कठिन परिरहेको अवस्था पुगेको छ त्यसैले चाहिँ हामीले सक्दो अभिभावक अनि के भन्नु पाठशालाहरूमा पनि गुरुबाउ गुरुआमाहरूद्वारा चाहिँ एकदमै नेपाली भाषा सिकाउनु चाहिँ एकदमै जरुरत छ एकदमै आवश्यक छ भन्ने लाग्छ